हजुर भन्नुहोस हजुर हजुर भन्नुहोस न हजुर हजुर हजुर हजुर नाइट बसै छ तपाईँलाई के चाहिएको स्लिपर चाहियो कि मुनि सिट चाहियो कि हजुर ए हजुर रोक्छ नि

हजुर हजुर एकदम भिडियो एकदम कोचिङ हो भिडियो कोच बस हजुर हजुर कहाँसम्म जाने हो तपाईँहरू ए हजुर तपाईँलाई त यहाँबाट तपाईँको कलकत्तासम्म हो कलकत्ताबाट फेरि हाम्रै ट्राभल्सकै बस छ त्यो तपाईँले त्यहाँबाट त्यहाँ लगिदिइहाल्छ डिगासम्म हजुर हजुर छ हजुर हजुर हजुर हजुर तपाईँको यहाँबाट कलकत्तासम्म तपाईँको एकजनाको पाँच हजार पर्छ कि एकजनाको अब स्लिपर हो माथि अब भिडियो कोच छ बस एसी हो अब त्यसमा अलिक महँगै पर्छ नि खानाहरू सबै दिन्छ खानाहरू दिन्छ कतिजना छ तपाईँहरू ए पाँचजना छ हुन्छ हुन्छ म हजुर हजुर यहाँबाट कलकत्तासम्म पाँच हजार हो हो त्यसमा मिलाइदिन्छु म अब कलकत्तादेखि डिगा जाने चाहँ त्यो चाहिँ फिक्स रेट हुन्छ त्यसमा चाहिँ म मिलाउनु सक्दिनै अब कलकत्ताबाट त त्यहाँबाट डिगा जाने त उनीहरूको अर्कै ट्राभल्स छ उनीहरूसँग म त्यति लिङ्कमा छुइनँ कि त्यही भएर नि हजुर मेरै हो कि तर त्यो त्यहाँ यहाँदेखि कलकत्तासम्म चाहिँ छ नि त डिगा जाने चाहिँ अर्कै ट्राभल्स छ नि त ए हजुर हजुर ए होइन नि मेरो त्यहाँबाट चाहिँ अर्कै ट्राभल्स छ त्यो अर्कै मान्छेको ट्राभल्स हो हुन्छ हुन्छ हुन्छ चार हजार गरिदिन्छु तपाईँहरू कतिजना पो भन्नुभयो ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ आउनुहोस् न ल हुन्छ हुन्छ हुन्छ हुन्छ आउनुहोस् न बिहान तपाईँ कति बजी आठ बजीतिर आइपुग्नुहोस न हजुर दुई नम्बरमा लागेको हुन्छ हजुर म अहिले वाट्सएप गरिदिन्छु ल तपाईँलाई हुन्छ हुन्छ मेरो अर्को फोन आउँदैछ ल अर्को ट्राभल्सबाट हुन्छ हुन्छ